मलाई मनपर्ने खेल चाहिँ फुटबल हो ठुलो स्टेडियममा गएर त हेरेको छुइनँ अहिलेसम्म तर गाउँमा भएको सानो सानो म्याच र टिभीमा चाहिँ हेरेको छु राम्रो लाग्छ हेर्नुलाई मलाई गोल्डकपहरू हुँदा टिभीमा हेर्छु म है त्यसैले मलाई मनपर्छ फुटबल अनि मलाई फुटबल चाहिँ किन मनपर्छ भन्दा फुटबल खेल्दा चाहिँ बडी एक्सर्साइज हुन्छ बडी फिट हुन्छ हेल्थहरू पनि राम्रो हुन्छ माइन्ड रिफ्रेसमेन्ट हुन्छ त्यसैले मलाई मनपर्छ त्यसैले मनपर्छ तर पनि के अरे मलाई के अरे फुटबल चाहिँ डिफरेन्ट कन्ट्रीको चाहिँ प्लेयरहरू त्योहरूले गर्दा मनपर्छ फुटबल हेर्दाखेरि राम्रो लाग्छ फुटबल त्यो भएर पनि हेर्छु म

यसो खेल्दाखेरि चाहिँ त्योहरूले गर्दाखेरि राम्रो हुन्छ त्यसैले मनपर्छ मलाई फुटबल अन्त मलाई फुटबल चाहिँ बेसी चाहिँ मलाई हेर्नु मनपर्छ खेल्नु भन्दाखेरि चाहिँ तर किनभने सानो सानोमा चाहिँ स्कुलबाट टिम टिम खेलाउँथ्यो हाउस हुन्थ्यो ग्रिन हाउस ब्लु हाउस त्यस्तो टाइपले खेलाउँथ्यो तर ठुलो भएकोदेखिको चाहिँ त्यस्तो खेलेको छुइनँ ठुलो भएकोदेखि चाहिँ मलाई हेर्नु मात्रै मनपर्छ अन्त साथीहरूसँग बसेर टिमलाई सपोर्ट गर्दै कराउँदै त्यसरी हेर्नु मनपर्छ अहिले चाहिँ खेल्नु मनपर्दैन खालि हेर्नु मात्रै मनपर्छ मलाई त्यसैले मलाई फुटबल चाहिँ त्यसरी मनपर्छ